कालिम्पोङ जिल्लामा अब के भन्नु र अब हाम्रो ओल्ड एजहरूले बुढापाकाहरूले पाउनुपर्ने सहुलियतहरू त उनीहरूले भोगिरहेको समस्याहरू त कति छ छ नि अब होइन र चाहिँ उनीहरू अब चाहिँ सेवानिवृत्तको हेरचाह भन्ने कुराहरू अब त्यसको लागि चाहिँ के भन्दाखेरि सामाजिक क्षेत्रले जति सहायता पुऱ्याइरहेको छ उनीहरूले आफ्नो केमा भनौँ अब आफ्नो बलबुँतामा गरिरहेको कुराहरू हो नि त होइन र अब राजनैतिक हिसाबले र अब राज्यको हिसाबले कालिम्पोङ जिल्लाको हिसाबले जति पनि हामीले हाम्रो बुढापाकाहरूले पाउनुपर्ने सहुलियतहरू छ सायद अब माथिल्लो तहबाट त्यो सहुलियतहरू आइरहेको छन् या छैनन् त्यो कुरा म जान्दिनँ तर अब हाम्रो ग्रासरूट लेबलमा भनौँ न अब के भन्छ अब हाम्रो तल्लो स्तरीय क्षेत्रमा चाहिँ अब त्यो सबै कुराहरूलाई आइआइपुगेको जस्तो मलाई लाग्दैन होइन अब बुढापाकाहरूले हाम्रो गाउँघरमै पनि त्यस्तो असहायहरू छन् बुढापाकाहरू जसले अब न त स्वास्थ्य चौकी नै चिनेको छ न त साधारण हिसाबमा स्वास्थ्य विभागको हाम्रो जुन चाहिँ हेल्थ सेन्टर हुन्छ होइन जुन चाहिँ हाम्रो चौकीहरू जुन चाहिँ छ स्वास्थ्य चौकीहरू छ त्यो पनि जानेको हुँदैन त्यहाँ पनि पुग्ने स उयो हुँदैन र अब जुन चाहिँ आशाको कर्मीहरू भयो हाम्रो आइसिडिएसबाट आएको कर्मीहरू भयो उनीहरूमा त्यो पर्याप्त समय पनि सायदै हुँदैन होइन र उनीहरूले त्यो उयो गरिरहेको छैन उनीहरूलाई तर अब व्यक्तिगत हिसाबमा त्यस्तो जुन चाहिँ असहाय बुढापाकाहरू छ जो चाहिँ अब मानसिक रूपमा पनि उनीहरू सबल छैनन् शारीरिक रूपमा पनि उनीहरू सबल छैनन् बौद्धिक रूपमा पनि उनीहरूमा त्यो ज्ञान छैन उनीहरूलाई चाहिँ अब व्यक्तिगत हिसाबले नै अब आएर हाम्रो स्वास्थ्यकर्मीहरू साथीहरूले अब आएर महिनामा बेसी नभए पनि महिनामा या दुई महिनामा चाहिँ उनीहरूको स्वास्थ्य जाँचको लागि आफैले लगेर अथवा घर घर आएर नर्मल जुन चाहिँ प्रेसरको हाम्रो हुन्छ होइन रक्तचापको भयो तपाईँको यो ब्लड प्रेसर भयो होइन यिनीहरूको अनि उनीहरूको मधुमेह भयो है डायबिटिजहरू भयो अनि उनीहरूको यी यस्तैहरू विशेष गरी जुन चाहिँ नर्मलहरू भयो अनि हाम्रोमा अब साधारण हिसाबमा जुन चाहिँ अब ज्वरो खोकी सर्दी यिनीहरूको त अब हुन्छ नि त होइन नर्मल अब साधारण दबाईहरू पनि उनीहरूले त्यो पनि पनि अब घर घर गएर नै उनीहरूलाई उयो गर्नु पायो भनेदेखि र त्यो बुढापाकाहरूलाई अहिले जुन चाहिँ प्रकारको त्यो भोगिरहेको छ तिनीहरू चाहिँ अब उनीहरूलाई एकदमै सहायता हुन्छ भन्ने चाहिँ मलाई अब आफ्नो आफ्नो विचार त्यस्तो चाहिँ मलाई लाग्यो